र अब अहिले चाहिँ होइन पहिलाको मान्छेहरूले चाहिँ हाम्रो चाहिँ खेतीबालीहरू गर्थ्यो होइन अब अहिले चाहिँ हाम्रो प्राय जस्तो केटाहरू चाहिँ सबैजना बाहिर गएर कम्पनीतिर के केतिर काम गर्नेहहरू छ होइन अब गउँतिर चाहिँ एक दुईजना चाहिँ छ कतिजना गर्नेहरू छ अब उनीहरूले गर्छ होइन तर उनीहरूलाई पनि कतिवटा चाहिँ अब आइडियाहरू छैन र पनि अब गाउँ घरमा यसो बसेपछि चाहिँ गर्नुपर्छ भन्नेहरू चाहिँ उनीहरूले चाहिँ गर्छ होइन अन्त अब कतिजना पाखाहरू पाखा गाउँहरू होइन अब हाम्रो गाउँतिर अब गर्छ गर्नेले चाहिँ कसरी गर्छ भनेपछि चाहिँ अब उनीहरूलाई पनि अब त्यो जीवनभरि गर्ने टाइपले पनि गर्छ कतिजनाले होइन अहिले चाहिँ के छ भने त्यसको सेफ्टीको लागि चाहिँ अब अहिले त सबै बालीहरु रोप्यो भने चै सपैजाना कोइ बिक्रिने साकहरु रोप्दाखेरि के केहरू बिग्रिनेहरू हुन्छ त्यसलाइ चाहिँ कसरी चाहिँ समाधान गर्छ किसानहरूले भनेपछि चाहिँ त्यो चाहिँ कतिवटा अब दबाईहरू निस्केको छ अहिले होइन कतिवडा मजाले नर्सरीहरू बनाएर टेन्टहरू मजाले हालेर त्योभित्र उनीहरूले मजाले आरामले गर्न सकिन्छ होइन गरिरहेको पनि छ अन्त कतिजनाले चाहिँ त्यही सुविधा छ अब सुविधा के उनीहरूले गरिरहेको छ होइन त्यस्तै हो अब दबाईहरू लिएर केही सागबालीहरू मर्दैछ भने दबाईहरू लिएर उनीहरूले त्यसलाई राम्रोसँगले उमार्ने कामहरू गर्ने गर्छ होइन अहिले फेरि प्राय जस्तो पानीहरू हुँदैन पानीहरू पनि उनीहरूले जसरी भएपनि म्यानेज गरेर भए पनि उनीहरूले हालि नै रहेको हुन्छ त्यस्तै प्रकारले गर्छ अहिले चाहिँ